मेरो गाउँमा कसैलाई सर्पले डस्यो भने सर्वप्रथम त म उसलाई जहाँ सर्पले डसेको छ त्यो ठाउँको माथि कुनै लुगाले कस्सेर बाँधिदिन्छु अनि चाँडो भन्दा चाँडो उसलाई नजिकैको अस्पतालमा पुऱ्याउने बन्दोबस्त गर्छु